म चाहिँ अब यदि कसैले मेरो खाना मन परायो भने चाहिँ म चाहिँ अब आफूले जसरी बनाउँछु त्यही कुरा जसरी बनाउँछु त्यसरी नै भन्छु जस्तै अब मैले बनाएको आलुदम कसैलाई मन परेन अरे अब म चाहिँ अब मैले कसरी बनाउछ आलु दम भन्नै चाहिँ मलाई चाहिँ पदिना हालेको आलुदम एकदमै मनपर्छ र त्यो पदिना हालेको आलुदम चाहिँ म मेरो घरमा पाहुनाहरू आउँदा पनि त्यसरी नै बनाउँछु र कसै पाहुनाले मेरो आलुदम अब साँच्ची नै मन पराएर अब मागेको पनि छ मैले भनेको पनि छु र त्यही कुरा म भन्दैछु मलाई आलुदम मनपऱ्यो कसरी बनाको भनेर सोध्यो भने मो यसरी नै भन्छु पहिला आलु उसिन्यो अबो कति जाना मान्छेले खान्छ त्यो अनुसार कति जाना यति यति गर्दा टक्कै पुग्छ भने अब यति पकाउँदाखेरि चाहिँ यतिजना टक्कै पुग्छ यति जनाले खान्छ यति पकाउँछु भनेर अब एउटा अन्दाजले आलु निकाल्यो त्यसलाई दुई दुई भागमा काट्यो र एउटा आलुलाई दुई भाग बनाएर उसिन्यो त्यहाँदेखिको टक्क निकाल्यो बेस्सी नै पाक्यो भने पनि राम्रो हुँदैन टक्क निकाल्यो अनि ठिक्कको पकाएर त्यसलाई पिस पिस काट्यो म चाहिँ अब मान्छेले कोहीले सानो सानो पिस गरेको आलुदम मन पराउँछ कोही ठुल्ठुलो मलाई चाहिँ ठुलो ठुलो खालको अब त्यही चाहिँ अब अरूको पिस सानो सानो हुन्थ्यो र मेरो पिस चाहिँ अलिक ठुलै हुन्छ अरूको हेरी त्यत्तिकै पिसमा काटेर पहिला म लसुन लसुन चाहिँ मेन मेरो मसला हो आलुदम बनाउँदाखेरि लसुन ढडाउनु पर्छ तेलमा कराई खराएर तेल हाल्नुपर्छ र तेलमा चाहिँ तेल खरेपछि लसुन हाल्नुपर्छ त्यहाँ माथिबाट तिखालाल त्यो पछिबाट रातो रङ र त्यो पछि माथिबाट हर्दी हालेर चाहिँ मज्जाले चलाएर भुट्यो भुट्यो भुट्यो त्यहाँदेखिको टक्क कम्ती नुन हाल्यो त्यहाँदेखि चाहिँ आलु सट्ट हालेर माथिबाट चाहिँ अलिक नुन अब लाग्ने खाल्को अन्दाजले नुन हालेर मज्जाले चलाएर चाहिँ पदिना चाहिँ मसिनो काटेर माथिबाट सट्ट आलुदमसँगै भुटभाट गरेर पाकिसकेर लास्टमा माथिबाट चाहिँ अन्त्यमा जब आलुदम सबै पाक्छ त्यतिबेला चाहिँ टक्क पदिना मसिनो काटेर चाहिँ सट्ट माथिबाट छरेर ढ्याप्प एकछिन छोपेर सट्ट दुई मिनट बाद चाहिँ चलाएर चाहिँ त्यहाँदेखि चलाएपछि चाहिँ नुन टेस्ट गर्दा पनि हुन्छ जे गर्दा पनि हुन्छ पिरो खान्छ भने तिखालाल थपेर खाँदा पनि हुन्छ र यस्तो पाराले चाहिँ म मेरो आलुदमको जुन चाहिँ रेसिपी हुन्छ त्यो चाहिँ म यसरी तयार पार्छु आलुदम मात्र नभएर अरू जे पनि बनाउँछु म मासु दाल सब्जी अचार जसले पनि मलाई जेको पनि रेसिपी माग्छ म चाहिँ उनीहरूसँग मन्छेहरूले के गर्छ भने अब आफूले हालेको सामानहरू भन्दैन त्यो हालेँ त्यो हालेँ मेन मेन मसलाहरू भन्दैन तर म चाहिँ किनभने ज्ञान सबैको लागि हुन्छ अब मलाई थाहा छ भने म उनीहरूलाई भन्छु र सेम मान्छेहरूले उनीहरूले पनि भन्यो भने सेयर गर्छ उनीहरूले मैले मलाई पनि कुरा कसरी मन पऱ्यो र मलाई पनि मलाई पनि भन्देउ न त्यो रेसिपी के के हाल्यो यसमा के के मसला हालेर बनाएको कस्तो पाराले बनायो भन्दा चाहिँ उनीहरूले मलाई भन्देको छ र म पनि त्यसरी नै भन्छु जसरी मैले जे जे हालेर बनाएँ आलुदममा भनी हालेँ मैले अघि नै अब अरूहरूले चाहिँ पदिना हालेर बनाउँछ कि बनाउँदैन त्यो चाहिँ मलाई थाहा छैन तर मलाई चाहिँ पदिना हालेको आलुदम एकदमै मनपर्छ धेरैले मेरो घरमा खाना खानु बोलाउँछु म उनीहरूले आउँदाखेरि पदिना हालेको आलुदम टेस्ट अर्कै हुँदो रहेछ मिठो भयो रेसिपी देउ न भनेर माग्दाखेरि चै मैले मेरो यही रेसेपी चाहिँ मैले उनीहरूलाई पनि दिएको छु र उनीहरूले मलाई खाएर बनाएर उनीहरूले घरमा गएर खा बनाएर खाएर मेरो तारिफ पनि गरेको छ मेरो प्रशंसा पनि गरेको छ एकदमै मिठो भयो नयाँ आइडिया नयाँ उयो रे रेसिपी रहेछ आलुदम बनाउने पदिना हालेर भनेर पनि